मेरोमा एक वर्षमा एउटा अनुभवको कुरा भनौँ भने के भने अब हामी पिकनिक गएको थियौँ पन्बु भन्ने जग्गा हामी सबै फेमिलीसँग त्यहाँ गएको अब मैले नचिनेको जग्गा न कहिले गएको जग्गा त्यहाँ यस्तो रमाइलो गऱ्यौँ अब त्यहाँ बसेर टेन्टमा बसेर अनि यस्तो दामी जग्गा रहेछ त्यो जग्गा अब सबै फेमिली गएर बसेको मज्जाले नाचगान इन्जोय गऱ्यौँ राति त्यहीँ टक्कै अब टेन्टमा सुत्ने त्यो मज्जाहरू अलग खालको भएको थियो क्याउ जस्तै अब सबै बसेर वरिपरि आगो तापेर मासुहरू टक्कै पोल्दै बसेको अब सबै नाचगान गर्दै बस्यौँ त्यो जग्गा कहिल्यै नगएको त्यस्तो जग्गामा त्यहाँबाट अब सिनेरीहरू यस्तो मज्जाको देख्यो हामी सबै फेमिली एकै साथ बसेर त्यो रमाइलोहरू गर्दा धेरै मज्जा आएको थियो क्याउ र अब त्यो बाटोहरू घाटोहरू देख्दा एकप्रकारको डरलाग्दो बाटो अब उकालो त्यस्तो उकालो बाटो थियो त्यसमा अब डरसरी अब गाडी अब चलाउँदा पनि त्यहाँ डरसरी चलाउने हामी सबैले बसेर मज्जाले इन्जोय गऱ्यौँ र भोलिपल्ट फर्किनु मन नलाग्ने अब यस्तो जग्गा थियो त्यहाँ एकदिन बस्यौँ तर यस्तो रमाइलो गर्दै मज्जाले